मैले दार्जिलिङ हाट बजारबडो हप्ता दिन जस्तो अगाडि एउडा टि सर्ट किनेक्थेँ वाइट टि सर्ट हो र त्यो आबो तेत्ति बेला त मलाई राम्रै लागेक्थ्यो त्यो दोकानमा किन्दा खेरि त तर जब मो घर आएर त्यो टि सर्ट लाएँ र ट्राई गरे त्यो तेसको क्वालिटी तेस्तो थिएन जस्तो मलाई दोकानमा राखेको थ्यो र तेल्ले मलाई अलिकति ठगेको जस्तो लाक्यो आबो आउँदो दिनमा मैले टि सर्टहरू किनी हाले भने त्यो दोकानबड तै किन्दिन मो किनकि आबो पैसा हालेकोअनुसार मलाई तेस्तो सेटिस्फाई भइँन